मलाई मनपर्ने नेपाली कविहरूमध्येमा चाहिँ एकजना लक्ष्मीप्रसाद देवकोटा हुनुहुन्थ्यो होइन उहाँ चाहिँ अब हामीले जान्दाखेरि नै स्वर्गवास भइसक्नु भएको थियो तर उहाँको कविताहरू चाहिँ एकदमै मलाई मनपर्थ्यो किनभने उहाँको कवितामा चाहिँ एकदमै अब घरेलु टाइपको जस्तै साधारण मान्छेले बुझ्ने अब हामी साधारण अलिक कम्ती पढालेखा हुनेले पनि बुझ्नसक्ने खालको उहाँहरूको कवितामा चाहिँ एकदमै गहनता एकदमै अब हामीले हाम्रो जीवनीमा भइरहेको कुरोहरू उहाँहरूले एकदमै कविता द्वारा चाहिँ अब यो बुझाउनु लेख्नुभएको छ होइन त्यही कारणले गर्दा चाहिँ उहाँको कविताहरू चाहिँ मलाई एकदमै मनपर्ने गर्नु मनपर्ने छ मनपर्छ मनपराउँछु अनि अहिले पनि म त्यो कविताहरू पाएँ भने त्यो कवितालाई दोहोर्याई दोहोर्याई पढ्ने गर्छु त्यही कारणले गर्दाखेरि चाहिँ अब पहिलाको कवि र अब अहिलेको कविहरूमा चाहिँ धेरै भिन्नता छ किनभने उहाँहरूले सरल भाषामा लेख्नुहुन्थ्यो जो चाहिँ साधारणभन्दा साधारण मान्छेले एकदमै रुचि तरिकाले पढ्नसक्ने र बुझ्नसक्ने कविहरू हु कविताहरू हुनुहुन्थ्यो तर अहिलेको कविताहरू चाहिँ अब हामी बुझ्नु सक्दैनौँ एकदमै भावुक एकदमै एकदमै अब के भन्नु भने एकदमै अब उहाँहरूको चाहिँ साहित्यिकहरू लागेर लगाएर लेख्नुहुन्छ र अब कतिवटा हाम्रो नेपाली भाषा पनि हामी कतिवटा साहित्यिक शब्दहरू त हामी बुझ्न सक्दैनौँ र त्यो कारणले गर्दा चाहिँ अहिलेको कविता र पहिलाको कवितमा चाहिँ अब धेरै अन्तर छ जस्तै चाहिँ अब हामी साधारण मान्छेले बुझ्ने कविताहरू चाहिँ लक्ष्मीप्रसाद देवकोटाहरूले लेख्नुहुन्थ्यो होइन अहिलेको चाहिँ अब हामीलाई बुझ्नुपर्ने बुझ्नु चाहिँ अब एकदमै कठिन पर्छ उहाँहरूले के भन्नु चाहनुभएको के लेख्न चाहनुभएको त्यसको परिभाषा चाहिँ हामी बुझ्नु सक्दैनौँ र जो हामी लक्ष्मीप्रसाद देवकोटाको कविताहरूमा पाउँछौँ अब हामीले पढेको अनुसार चाहिँ अब त्यो क त्यो भाषाशैली त्यो आवेग एकदमै साहित्य ज्ञानहरू चाहिँ अब अहिलेको कविताहरूमा चाहिँ हामीले त्यत्ति पाएको जस्तो लाग्दैन हो अब अन्तर चाहिँ यही नै छ यति नै छ